हेलो

ए हजुर हजुर ए हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर म होइन हिजो नै आइपुगेको त्यहाँनिर हो अनि त्यही त मलाई तपाईँको नम्बर उयो गरिराखेको थिएँ अन्त तपाईँलाई सायद उसलाई नै ट्राभलबाट नै तपाईँलाई पठाएको रहेछ यो नम्बर पठाएको होला सायद होइन अनि त्यही त म त्यो जग्गा आएको थिएँ म त यो जग्गामा फर्स्ट टाइम हो अनि घुम्नुको लागि चाहिँ मलाई एक दुईवटा जग्गाहरूको कुन कुन चाहिँ जग्गाहरू छ होला हौ त्यहाँनिर यसो घुम्नको लाइकको लागि

ए अँ हामीले भोलिको लागि हो कि अनि हामी त्यो एक दिनमा कति कति समय लाग्छ होला त्यति घुम्नुको लागि एक दिन है हजुर हजुर ए हजुर हजुर हजुर त्यसमा कति जस्तो लाग्छ होला हो भाडा तपाईँको कति हो चार्ज ओके डिस्काउन्ट हुन्छ त्यसमा

भोलि कति बजी चाहिँ आयौँ भने चाहिँ हामी ठिकै हुन्छ र कति बजी हामी

हजुर

हजुर हजुर हामी तिनजना छ के हामी तिनजना एकदम कम्फोर्टेबलै उयो गर्नुसक्छ होला है हामी घुम्नु

हुन्छ त्यसो भने म तपाईँलाई अब म भोलि मार्केटमा आएर म तपाईँलाई कल गर्छु कि तपाईँ आउनुहोस् न अनि हामीलाई देखाइदिनु होस् त्यही दाम चाहिँ त्यो दुई हजार फिक्स है तपाईँको ए हुन्छ हुन्छ त्यसो भने भोलिको लागि अब बुक गरेको ल मैले तपाईँलाई अरूमा नगर्नुहोस् ल हुन्छ हुन्छ हुन्छ भोलि भेट्छु म तपाईँलाई हुन्छ थ्याङ्क्यु वेलकम